म बसोबास गर्ने दार्जिलिङ जिल्लामा रहेका पूजास्थलहरू मन्दिर गुम्बा मस्जिद आदि रहेका छन् र विशेष गरी यहाँ दसैँ तिहार लोसार पनि मनाइने गरिन्छ दसैँमा हिन्दू जातिहरूले नयाँ लुगा लगाएर निधारमा चामलको टिका कानमा जमरा सिउरिएर रमाइलो गर्दै आफ्नो जातित्व र समुदायको पहिचानमा योगदान पुऱ्याएका छन् भने यता तामाङ भए सेर्पा भोटे जाति वा भनौँ बौद्ध धर्मावलम्बीहरूले लोसारमा उनीहरूकै जातीय पोसाक बख्खु आदि लगाएर घिउको टिका लगाएर मनोरञ्जन गर्दै मिठा मिठा परिकारहरू खाएर आफ्नो जातित्व र समुदायको पहिचानमा योगदान पुर्याएका छन् र दार्जिलिङ जिल्लामा वर्षभरिमा मनाइने ठुला ठुला चाडपर्वहरूमा विशेष गरी दसैँ तिहार लोसार क्रिसमस रहेका छन्